हेलो औ के गर्ने हौ यसपालिको फेस्टिभलमा चाहिँ हामी सपिङ त जानु पर्थ्यो त्यही त अब म त अब के भन्छ लाइटिङ त किन्न पऱ्यो हो लाइटिङ त किन्न पर्छ अन्त के भन्छ अझ मिठाईहरू पनि किन्न पऱ्यो घरमा मान्छेहरू पनि त आउँछ गेस्टहरू होइन फुलहरू किन्नु पऱ्यो खोइ मेरो त घरमा रङ्गोलीहरू बनाउनु भन्दै थियो बाहिर बाहिर हो त्यही कारण हौ तिमी चाहिँ के गर्छौ किन्छौ होला लाइटिङहरू पनि होइन त्यो त हेल्प गर्न पऱ्यो नि अब त्यो त के भन्छ अब दुइजना मनाउने हो होइन अनि त्यसमा चाहिँ हामी के चाहिँ गर्ने भनेर हामी कहाँ घुम्नु जानेहरू भनेर तिमी म अन्त अरू साथीहरू त छ होइन के गर्ने हो कहाँ जाने भन त अलिक मलाई चाहिँ के भन्छ यस्तो लागेको छ कि हामी चाहिँ कहाँ जौँ भन्दाखेरि अब यहाँबाट चाहिँ बाइकमा गयो हो दीपवली सिवाली सबै मनाएर चाहिँ अब पछि जौँ भनेर अब फ्यामिलीसँग कि चाहिँ साथीहरूसँग साथी भाइहरूसँग गयो भने चाहिँ हामी के भन्छ बाइक लिऊँ होइन तिम्रो बाइक निकाल अनि मेरो साथीहरूको बाइक निकाल्छ अन्त चाहिँ त्यहाँदेखि चाहिँ गएर चाहिँ अब हुन्छ नि अब एकदम भ्यु भएको जगामा होटेलहरूतिर जौँ भनेर पनि अन्त त्यहाँ बसेर चाहिँ घुम्नु जाने हुन्छ नि कि त अब हामी भाइ बहिनीहरूसँग फ्यामिलीसँग जौँ सेभेन किङ्डम हो उता सिलगड़ीको त्यसमा मजा आउँछ त्यो हो अब त्यसमा चाहिँ अब साथीहरू मजा आउँछ पनि त्यो पनि हो त्यसमा मजा आउँछ आउनु त अब त्यसो भए हामी सेभेन किङ्डम नै जाने त्यो चाहिँ फिक्स गरौँ है अन्त त्यहाँ बस्दै गरी जानु होइन लुगा त लुगा त खोइ कुर्ता लगाऊँ भनेको अलिक झिलिमिली खाले नै क्या तिमी तिमी पनि कुर्ता लगाउन केटाहरूको कुर्ता कस्तो दामी हुन्छ राम्रो एउटै कलर त न लगाऊँ हौ अर्कै अर्कै लगाऊँ त्यसमा राम्रो देख्छ म त खोइ अलिक ब्राइट कलर पिङ्कहरू किन्छु होला हौ टाडोबाट राम्रो तर के भन्छ केटाहरू त के भन्छ कालो कुर्ता राम्रो सुहाउँछ भन्ने सुनेको थिएँ हो मेरो साथीहरूले त्यसमा राम्रै सुहाउँछ तिमीलाई अब के भन्छ दीपावलीमा चाहिँ त्यो लगाऊँ हो अन्त उता सिलगड़ी घुम्नु जाँदाखेरि चाहिँ लुगा सपिङ गर्नु जानु पर्छ नि ल ल ल

ल ल राखेको बाइ बाइ ल ल